मलाई चाहिँ मेरो परिवार साथीहरूसित चाहिँ अब मनोरञ्जनको लागि चाहिँ अब उनीरूसँग अब समय बिताएको चाहिँ अब धेरै नै राम्रो लाग्छ किनभने अब हरेक अब त्यस समयमा चाहिँ अब साथीहरूसँग हरेक कुरा अब हामी बात गर्न सक्छौँ घर परिवारहरूसँग पनि